किसानहरूको आत्महत्याको कारण चाहिँ के छ भन्दाखेरि उहाँहरूले रोपेको चाहिँ कति कतिवटा कति मेहेनत गरेर उहाँहरूले रोपिरहेको हुन्छ अनि तर के हुन्छ भने लास्टमा कतिवटा समस्याले गर्दाखेरि त्यो खेती पातीहरू राम्रो उगिँदैन अनि अर्को अर्को विषय चाहिँ के छ भन्दाखेरि उहाँले मेहनत गरेर उगाएको चाहिँ बजारमा चाहिँ त्यसको भाउ नै हुँदैन त्यही भएकोले गर्दाखेरि उहाँहरूको कतिवटा समस्या हुन्छ अनि त्यसलाई चाहिँ कसरी रोक्नु सक्छ भने किसानहरले चाहिँ बेसी सब्सिडी दिएर चाहिँ उनीहरूलाई लोन दिनुपर्छ अनि नभए अर्को प्रकार चाहिँ के छ भन्दाखेरि उहाँहरूलाई चाहिँ सिक्स्टी इयर्स क्रस गरेपछि उहाँहरूलाई पेन्सन दिनुपर्छ